मेरो चाहिँ कुनै कुनै टाइम पाएको बेलामा चाहिँ मेरो हेर्ने चाहिँ टिभी सो नै हो हो र यसो कोही बेला टिभी सोहरू खोलेर हेर्दाखेरि मलाई मनपर्ने चाहिँ तपाईँको चलचित्र भनेको चाहिँ कपिल शर्मा सो हो प्रायः कपिल शर्मा सो नै हेर्छु हो कोही बेला मान्छेको मनहरू है थाकेको बेलामा यसो कोही बेला अलिकति टेन्सन भएको बेलामा यसो कपिल शर्मा सो हेर्दाखेरि त है मान्छेको मनहरू पनि यसो हाँ अनुहारमा हाँसो आउँछ होइन यसो टेन्सनहरू हटेको जस्तो हुन्छ कोही कुनै समयमा र मन पनि हर्षित हुन्छ अनि धेरै अब मुड अफ् भएको छ भने पनि फ्रेस गर्ने काम गर्छ र म प्रायः जस्तो टिभी हेर्दाखेरि चाहिँ है प्रायः चाहिँ कपिल शर्मा सो नै मनपर्छ र प्रायः चाहिँ म कपिल शर्मा सो नै हेर्छु मन पनि फ्रेस हुन्छ मान्छेको फेसमा यसो हाँसो पनि ल्याइदिन्छ कोही बेला है रिसिएर बसेको बेलामा पनि खुसी हुन्छ अनि म चाहिँ प्रायः चाहिँ मेरो मनपर्ने चिजको चलचित्र भनेको चाहिँ टिभीमा चाहिँ कपिल शर्मा सो नै हो प्रायः जस्तो है